दार्जिलिङ जिल्लामा पालन हुने सामान्य सामाजिक वा सांस्कृतिक रीतिरिवाजहरू थुप्रै छन् पहिलो त आउँछ इन्टरकास्ट म्यारिज जहाँ चाहिँ अब ठुलो जातले सानो जातलाई सानो जातको केटी बिहा गर्नु सकिँदैन थियो अनि इफ अनि इफ ठुलो जातिको छोरी सानो जातसँग गयो भने क्रियाहरू गरेर पठाइदिन्थ्यो अनि तिनीहरूलाई घरबाट पनि बेदखलहरू गरिदिन्थ्यो अनि अर्को हाम्रो रीतिरिवाजहरूमा आउँछ झाँक्रीहरूले गरिने चिन्ताहरू गरिन्छ जो नेपाली जातिमा सामान्य हुन् जो हुन् जे हुन्छ लाइक मरेको मान्छेहरू मरेपछि जो एक्सिडेन्टहरू भएर मरेको हुन्छ जसले आत्महत्याहरू गरेको हुन्छ तिनीहरूको लागि चिन्ताहरू गरिन्छ त्यो चिन्तामा अब त्यो आत्माहरूलाई बोलाएर आत्माहरूलाई बोलाएर त्यो झाँक्रीमाथि चढ्छ अनि कतिवटा कुराहरू भनेको हुन्छ भन्छ त्यो मरेको मान्छेले भन्छ त्यस्तो चाहिँ हाम्रो एउटा विश्वास छ अनि यहाँनिर राम्रो भएको लाइक भगवानहरूको भगवान् माताहरूको पनि पूजाहरू गरिन्छ दसैँ तिहारहरूमा गरिन्छ दसैँमा दसैँमा नौ दिन माताहरूको पूजा गरिन्छ अनि त्यो अन्य अन्य माताहरूको उयोहरू गरिन्छ ना ना नाटकहरू पनि गरिन्छ अनि राम्रो रमाइलो पनि हुन्छ यहाँनिर अनि मेनली हाम्रो जातिको जातिको विषयमा अब पुरै अन्य अन्य जातिहरू पनि छ अनि तिनी तिनीहरूको आफ्नो आफ्नो धर्म तिनीहरूले आफ्नो आफ्नो नाचगानहरू प्रदर्शनहरू गरिन्छ यहाँनिर राईहरूको आफ्नै राई डान्सहरू गरिन्छ अन्त सबैको एउटा कल्चरल प्रोग्रामहरू पनि यहाँनिर गरिन्छ